अरू पूजा त अरू पूजा भन्दाखेरि चाहिँ म सरस्वती माताको पूजाको दिन चाहिँ है बिहान उठेर नुहाएर धुहाएर पूजा व्रतहरू बस्छु त्यसपछि उहाँको पूजाको लागि चाहिँ है सामग्रीहरू किनेको हुन्छु त्यसलाई अब तयार पारेर मन्दिरमा गएर है पण्डितलाई भेटेर पूजाहरू गर्छु र म अब म सरस्वती मातालाई चाहिँ धेरै मान्छु किनकि उहाँ चाहिँ ज्ञानको देवी हो है अनि त्यही भएर म उहाँकै पूजाहरू गर्छु